मलाई चाहिँ मन पर्ने मौसम भनेको चाहिँ हिउँदो है जनवरी फेब्रुअरी धेरै मन पर्छ दिसम्बरहरू किन भन्दाखेरि म चाहिँ विशेष गरी अब यो एउटा गरम् ठाउँमा बस्ने एउटा बासिन्दा भएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ एकदमै गरम हुन्छ गरम भएको कारणले गर्दाखेरि जुन जुलाईको समयतिर गर्मी महिनामा महिनामा एकदमै गरम बेसी भएपछि अब शरीर स्वस्थ ठिक रहँदैन असहनीय हुन्छ त्यसले गर्दाखेरि म चाहिँ प्रायः जस्तो अब ज जनवरीतिर जाडो महिनामा हिउँदको महिनामा चाहिँ ठन्डा मौसम है जहाँ चाहिँ आफुले आफुले चित्त पर्दो लुगाहरू लाउन सकिन्छ अर्को कुरा अब न्यानो तातो न्यानो हुन सकिन्छ अनि अर्को कुरा के छ भन्दाखेरि सुक्खा सिजन पनि हो हिउँदमा चाहिँ कहीँ घुम्न जानुको लागि पनि एकदमै राम्रो लाग्छ त्यही भएर मलाई चाहिँ हिउँदो मन पर्छ बर्खामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब हिलो हुन्छ विशेष गरी बाइकहरूतिर सवार गर्न अतिकति असुविधा हिउँदोमा चाहिँ बाइकहरूतिर कहीँ जानु पनि लङ टुरहरू जानु है ट्राभलहरू यातायात गर्नुको लागि पनि सुविधा भएकोले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदम हिउँदो महिना चाहिँ मलाई पुरा मन पर्छ